ग्रामीण क्षेत्रको युवाहरूले अब उपयुक्त जीवन साथी पाउनुमा समस्या गरेको जस्तो त लाग्छ किनकि अब अहिले मानिसहरू सहरमा बसो बासो गर्ने सहरतिर जाने अब त्यस्तो नै सोच्छन् अन्त अब बिहा गर्ने चेली बेटी छ भने पनि अब केटा कहाँको भनेर थाहा पाउँदाखेरि गाउँमा हो भनेर भन्दाखेरि अब एउटा अलग्गै प्रक्रिया हुन्छ अन्त प्रतिक्रिया अलग हुँदाखेरि अब होइन म त सहरमा बिहा गर्छु म त अब गाउँबाट त गाउँ जाँदिनँ यसो बाहिर निस्कनु पर्छ भन्ने एउटा सोच हुन्छ त्यसले गर्दाखेरि अलिक धेरै नै असर गर्छ अन्त बिहाहरू अलिकति कम्ती भए जस्तो लाग्छ जुन अब जुन सामान्य तरिकामा जसरी हुनु पर्ने हो त्यसरी भए जस्तो लाग्दैन कि त भइहाल्यो भने पनि अब बिहाहरू गरिसकेर सहरतिर सर्ने गर्छन्